पश्चिम बङ्गालमा केही महत्त्वपूर्ण सांस्कृतिक परम्परा र चलनहरूमध्ये एउटा हो तिहार तिहार चाहिँ हामीहरू पाँच दिनसम्म मनाउने गर्छौँ तिहारको प्रथम दिनमा चाहिँ काग तिहार मनाइन्छ काग तिहार चाहिँ कागलाई पूजा काग तिहारमा चाहिँ कागलाई पुज्छ पूजाहरू गर्छ र कागलाई धेरै राम्रा राम्रा खानाहरू दिन्छन् र सेकेन्ड दिन सेकेन्डमा चाहिँ हुन्छ सेकेन्ड दिनमा चाहिँ हुन्छ कुकुर तिहार जसमा चाहिँ कुकुरलाई हामी मालाहरू लगाएर पुज्ने गर्दछौँ पूजा गर्ने गर्दछौँ कुकुरको र तेस्रो दिनमा चाहिँ हुन्छ गाई तिहार गाई तिहारमा पनि हामी गाईलाई पूजाहरू गरेर पुज्ने गर्दछौँ र गाई तिहारको बेलुकीको दिन चाहिँ हुन्छ भैलेनी लक्ष्मीपूजा पनि भनिन्छ त्यसमा चाहिँ भैलेनी चाहिँ एउटा रिचुअल हो जसमा चाहिँ केटीहरूले अब एउटा भैलेनी गीत गर्ने गीत गर्ने गर्छन् त्यो चाहिँ अब चलिआएको रिचुअल हो पहिलादेखि नै अनि त्यसको नेक्स्ट डेमा चाहिँ गोरु तिहार हुन्छ र त्यसको राति चाहिँ देउसी हुन्छ दाजुभाइहरू त्यो देउसीमा खेल्ने गर्दछन् त्यो पनि चलिआएको रिचुअल नै हो र त्यसको लास्ट डेमा चाहिँ हुन्छ भाइटिका जसमा चाहिँ दिदीबहिनीहरूले आफ्नो माइतीलाई पुज्ने गर्दछन्